हाम्रो विद्यालयमा पुस्तकालय एकदमै राम्रो छ हामीले सानोमा पढेको बुक जस्तै मुनामदन जुनेली रेखा नाटक कोहि किन बर्बाद् होस् यस्ता राम्रो राम्रो बुकहरू हामीले पढिरहेको थियो